हेलो भन्नुहोस् न हेलो ए तपाईँ कहाँबाट बोल्नुभयो ए हजुर हजुर अँ ए मलाई हिजो खबर भएको थियो अँ त्यो के अरे कता घुम्नु जाने भनेर तपाईँले कुरा गर्नुहुँदै थियो अरे हो ए टाइगर हिल जाने ए कहिले हजुर हजुर कहिलेतिर जाने विचार छ ए हो कति बेला जाने अब त्यहाँ त घाम हेर्नु जानु पऱ्यो भने त बिहान निकै छिटो पुग्नु पर्छ क्या दुई अढाई तिन बजीतिर म चाहिँ अहिले तक्दाहमा छु कि तपाईँ हजुर भन्नुहोस् न राति आठ बजी हजुर बेलिका आठ बजीतिर आइपुग्नु हुन्छ हुन्छ त्यो पनि कि तर अझै छिटो गएर कुनै एउटा होटेल रिजर्भ गरेर त्यतै बस्यो भने भइगयो नि अन्त टाइममा पुगिहाल्छ जोरबङ्गलातिर म अहिले अहिले पनि फ्री नै छु कुन चाहिँ बाटो जाने तक्दाह भएर जाने हो कि पेशोक उकालो जाने हो ए अँ तपाईँ तक हजुर तपाईँ तक्दाह भएर जानुभयो भने चाहिँ तक्दाहमा पनि यसो घुमघाम गरेर जानु सक्नुहुन्छ नि त होइन यसो गरौँ न त त्यसो भए तक्दाह गयो तक्दाहमा त्यो अर्किड हाउसहरू घुम्यो क्या नर्सरीहरू घुम्यो हो त्याँदेखि के अरे तक्दाह तिनचुलेबाट छड्के लाग्यो भने पेशोक निस्किन्छ त्यहाँदेखि माथि पार्क घुम्यो क्या ममता पार्क भन्छ नि

अँ त्यसो भए यसो गर्नुहोस् न त म भ भरे बेलुका आउँछु कि बेलुकाभन्दा दुई अढाई बजीतिर आउँछु र जाऔँ न त हुन्छ